हेलो भन्नुहोस् हजुर हजुर हजुर दोकान यहीँ छ हजुर चामल चाहिँ तपाईँको धेरै क्वालिटीको छ है बासमती छ तपाईँको नुनिया छ तपाईँको अलुवा चामल अर्को क्वालिटीको छ लोएस्ट बगडा पनि छ तपाईँ कुन क्वालिटीको लिनुहुन्छ तपाईँको त्यो अलुवा लिनुहुने कि बगडा बगडा तपाईँको एकदम लोएस्टमा दाम छ भने चालिस रुपियाँ पर्छ है चामल तपाईँको त्यो ए त्यसलाई चामलको क्वालिटी तपाईँको नर्मल बास्म बासमती तपाईँको असी रुपियाँ केजी छ राम्रो क्वालिटीको छ

हुन्छ हुन्छ हेर्नुहोस् हजुर हजुर बासमती राइस हजर अलुवा पनि छ तपाईँको यो क्वालिटीको चाहिँ तप् यो अलुवा चाहिँ तपाईँको तिस रुपियाँ केजी पर्छ पर केजी हजुर हजुर एकदम टुक्रा टुक्रा पछि तपाईँको अलिकति अलुवा भन्दा अलिकति राम्रो क्वालिटी छ त्यो चाहिँ पैँतिस पर्छ डल्लो पर्दैन राम्रोसँगले तपाईँले धेरै पानी हालेर बनाउनुपर्छ है अनि माड तारेपछि एकदम दामी हुन्छ क्वालेटीको हुन्छ चामल

अलिकति डिस्काउन्ट गरिदिन्छु किनभन्दा यो प्रिन्टेडै होलसेल जतिकै हुन्छ त हाम्रो यो होलसेलर जस्तो चामलको दाम जति छ मार्केटमाअनुसार हामी त्यही लिन्छौँ बेसी लिँदैनौँ हामी तपाईँको लानु सक्नुहुन्छ नि हजुर होलसेल जतिकै हामी बेच्छौँ हामी यसमा कुनै बेसी राखेर हामी बेच्दैनौँ ठिकै दाममा अलिकति पाँच रुपियाँ दस रुपियाँ गरेर राख्छौँ बोरामा तपाईँको पैँतिस त दाम हो र चौतिस गरेर दिन्छु नि है हजुर बत्तिस नै हजुर बत्तिस बत्तिस होइन तपाईँ तेत्तिस गरिदिनुहोस् न तपाईँलाई भनेर मैले एकदम रिजनेबल रेट राखिदिएको छु नि ल हजुर तेत्तिस तेतिस तेत्तिसबाट चाहिँ हुँदैन किनभने हाम्रो पनि अलिकति त्यहाँ कम्तीमा लस पर्छ त यहाँ दोकानहरू छन् तर आबो यतिको रेटमा तपाईँले पाउनुहुँदैन चामलहरू हजुर यहाँ तल पनि छ तर तपाईँले हजुर तपाईँ त जानु सक्नुहुन्छ हेर्नु

हजुर हुन्छ हुन्छ हु